हेलो ए सुन्नुहोस् न दाजु म बखालेको बखाली जाउँ भनेको कि हजुर त्यसको भाडा कति लाग्ला है

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ए सत्र सय पर्छ हजुर हजुर हजुर हजुर त्यो ठुलो गाडीको लागि कि सानो गाडीको लागि ए सानो ए चौँतिस सय लाग्छ है भनेपछि हामी हामी सातजना छौँ हामी सातजना छौँ हजुर ए ठुलोको लागि त अलिक पैसा कम्ती ए हजुर अलिक पैसा कम्ती हुँदैन र हजुर हजुर ए हजुर ए हजुर हजुर ए भनेपछि चाहिँ चौँतिस सय भन्नुभयो है ए कति भन्नुभयो कति भन्नुभयो ए पच्चिस सय भन्नुभयो ए बत्तिस सय भन्नुभयो है ए हजुर त्यही त हामी अब नयाँ नयाँ टुरिस्ट हो कि त्यही अन्त त्यही अन्त अब त्यो बखाली जुन फेमस ठाउँ रहेछ नि त अन्त सुनेको थियौँ हामीले हो हजुर त्यो त परगनाको जुन चौबिस परगनाको निक्कै फेमस ठाउँ रहेछ नि त बखाली हजुर हजुर त्यही भएर त अन्त त्यही अन्त हजुर भनेपछि मैले मैले चौँतिस सय दे बत्तिस सय भनेपछि बत्तिस सयमा चाहिँ तपाईँले दिनभरि नै उयो गर्नुहुन्छ हामीलाई त्यहाँ मतलब पर्खेर अब चारैपट्टि घुमाइदिनुहुन्छ ए रिटर्न पनि ल्याइदिनु हुन्छ है त्यहाँ भने ए हजुर हजुर भनेपछि फुडिङहरूको सबै व्यवस्थाहरू बाटोमै हुन्छ है हजुर होइन तर अब तपाईँलाई ए होइन होइन त्यो त अब राम्रो राम्रो होटलमा तपाईँले लगिदिनु पर्यो नि त अब हामी नयाँ हामी हजुर हामी नयाँ मान्छे हो फेरि अन्त त्यही भएर हामी त दार्जिलिङबाट आएको हो ए हजुर त्यही अन्त त्यो ए भनेपछि तपाईँ स्ट्यान्डमा आउनुहुन्छ है ए तपाईँ तपाईँ गाडी नम्बर भनिदिनुहोस् न गाडी नम्बर भनिदिनुहोस् कि ए हुन्छ हुन्छ हुन्छ हुन्छ तपाईँलाई त्यसो भए बत्तिस सय भन्नुभयो है

ए हुन्छ ए हजुर हजुर अँ ए भनेपछि चौ ए बत्तिस सय त्योपछि खानापिना झन् आफ्नै गर्नुपर्यो त्योपछि चाहिँ त्यो दिनभरि चाहिँ रिजर्भ होइन ए हुन्छ हुन्छ थ्याङ्क यू सो मच हुन्छ हजुर हजुर ए हुन्छ हुन्छ म तल स्ट्यान्डमा तपाईँलाई आएर तपाईँलाई कल हुन्छ हुन्छ हुन्छ